अब पहिला चाहिँ मानिसहरूले चाहिँ अब है यसो नाटकहरू गर्थे उनीहरूले नाटकहरू हेरेर नाटक हेर्ने गर्थे त्यसबाट अब यो विकास भएर चाहिँ एउटा सिडीमा आउने भयो सिडीमा चाहिँ अब त्यो पर्दामा बनाएर पर्दामा हेर्ने भयो त्यसपछि ब्ल्याक एन्ड व्हाइट टिभी त्यसपछि अब मानिसहरूले अब यो विकास हुँदै हुँदै अहिले त मानिसहरूले फोनमै हेर्नु सक्छ है अन्त भारतमा चाहिँ मानिसहरूले चाहिँ बेसी के हेर्नु रुचाउँछ भने चाहिँ यी भारतकोले चाहिँ स्पोर्ट च्यानलहरू है स्पोर्ट च्यानल हेर्ने गर्छ जुन चाहिँ चाहिँ अब अहिले त हामीले फोनमै अब विकास भएर फोनमै हेर्नु सक्छ फोनमै इन्टरनेसनल नेसनल च्यानल फोनमै देखाउँछ भारतको मानिसहरू चाहिँ टिभीमा मात्रै नभएर फोनमा पनि स्पोर्ट च्यानलहरू नै हरू नै हेर्छ